ट्युबवेल बनाउँदाखेरि चाहिँ पहिला जमिन खनिएको हुन्छ अनि मसिनहरू चाहिँ भित्र हालिएको हुन्छ अनि ट्युबवेलहरू चलाउँदा चाहिँ स्त्री जातिहरूलाई गाह्रो पर्छ तर तर पनि उनीहरूले चलाउने गर गर्छ अनि यो चाहिँ जमिनको पानी आउँछ तर फ्युरिफाइ मिन्स सफा हुन्छ पहिलै मुनिदेखि नै सफा भएर आएको हुन्छ तर अहिले चाहिँ अहिले चाहिँ त्यो त्यहाँ त्यहाँ चापाकल फुस्काएर त्यहाँ सबै मोटरहरूबाट फिट गरिएको हुन्छ अनि घरघरमा पाइपद्वारा पानी आएको हुन्छ अनि त्य त्यसैले त्यसले घरमा घरघरमै पानी ल्याउन मद्दत गर्छ तर गाउँघरमा इनार चाहिँ ठुलो छैन तर यसको सहयो सहयोग भइसकेको छ